ऋणको कुरा गर्नु पर्दा चाहिँ हाम्रो गाउँमा चाहिँ हाम्रो गाउँको मानिसहरूले ऋण चाहिँ बन्धनबाट लिएको चाहिँ मैले मलाई थाह छ है र उनीहरूले त्यो ऋण लिनुको उद्देश्य चाहिँ अब घ सान सानो उनीहरूले के रे उद्योगहरू चलाउनलाई भनौँ या फुल खेती गर्नका लागि है पशुपालन गर्नको लागि चाहिँ उनारले ऋण लिने गर्छ र त्यो चाहिँ अबो त्यस्तो बेसी हेभी एमाउन्टमा उनीहरूले लिँदैन एकदमै कम्ती एमाउन्टमा निकालेर उनीहरूले त्यो ऋण चाहिँ सठीक ठाउँमै जहाँ लाउनुपर्ने त्यहीँ नै त्यो ऋणको पैसा चाहिँ लिएको पैसा चाहिँ सठीक ठाउँमा नै सदुपयोग गरेर चाहिँ उनीहरूले त्यसबाट लाभ पनि लिइरहेको छ र त्यसको नकारात्मक चाहिँ कुनै पनि मैले अहिलेसम्म असर देखेको छुइनँ किनभने ऋण लिएर उनीहरूले सही समयमै ऋण पनि तिरिरहेको छ र त्यसबाट उनीहरूलाई उनीहरूले उन्नति पनि गरिरहेको चाहिँ मैले देखेको छु